हाम्रो कालिम्पोङ जिल्लामा पाइने मुख्य सांस्कृतिक चाडपर्व र कार्यक्रमहरूमा चाहिँ फिफ्टिन अगस्त भयो दसैँ तिहार माघे सङ्क्रान्ति यस्तोहरू मनाइन्छ र फिफ्टिन अगस्त चाहिँ एकदम ठुलो मनाइन्छ हाम्रो कालिम्पोङमा वेस्ट बङ्गालको सेकेन्ड पोजिसनमा हाम्रो कालिम्पोङमा मनाइन्छ र फिफ्टिन अगस्तमा ठुलो ठुलो मानिसहरू पनि आउने गर्छ फिफ्टिन अगस्तको दिन राम्रो राम्रो भाषणहरू दिनुहुन्छ उहाँहरूले स्कुलबाट नानीहरू आउँछ मार्च पास गर्छ ब्यान्डहरू लिएर आउँछ सांस्कृतिक नृत्यहरू पनि लिएर आउँछ एकदम राम्रो हुन्छ फिफटिन अगस्त मलाई धेरै मनपर्छ यहाँको इन्डेपेनडेन्स डे चाहिँ एकदम राम्रो लाग्छ अनि माघे मेलाहरू पनि लाग्छ माघे मेलामा रोटेपिङहरू हुन्छ खेल्न पाइन्छ धेरै कुराहरू पाइन्छ माघे मेलामा एकदम राम्रो लाग्छ अनि दसैँ तिहार त झन् हामी नेपालीहरूमा नेपालीहरूको चाड हो विशेष चाडमा एकदम राम्रो लाग्छ हुन्छ दसैँ औँसीमा फुलहरू फुलिरहेको हुन्छ दसैँमा पनि टिकाहरू लगाउन जान्छौँ हामी आफ्नो मान्छेको ठाउँ घरमा आखे मामहरूलाई भेट्न जान्छौँ त्यति बेलै हो सबैभन्दा ठुलो पर्वमा हामी ठुलो मानिसको आशिर्वादहरू लिन पाउ लिने दिन अनि हामी टिकाहरू लगाएर आउछौँ आफ्नो घरमा मजाले आफ्नो साथीभाइहरूसँग इन्जोय गर्छौँ साथीहरू भाइ साथीभाइहरू मिलेर दसैँमा राम्रो रमझम् हुन्छ आफ्नो घर परिवार आफ्नो सन्तानहरू भेटघाट हुन्छ दसैँमा अनि तिहारमा हामीले सयपत्री फुलको माला बुन्छौँ सयपत्री माला सयपत्रीको माला मखमलीको माला बुनेर हामीले भाइटिकाहरू लाउने गर्छौँ हामीले लक्ष्मी पूजा पुज्ने गर्छौँ एकदम रमाइलो हुन्छ त्यही भएर हामीलाई कालिम्पोङ जिल्लामा मनाइनेहरू चाहिँ यो तिहारहरू यो चाडपर्वहरू चाहिँ मलाई एकदम राम्रो लाग्छ